किसानहरूले सबभन्दा बेसी चाहिँ मैले देखेको अहिले साग सब्जी चाहिँ सबभन्दा बेसी किनकि यो सालभरि हुन्छ है र चामल चामल पनि हुन्छ तर अब हाम्रो क्षेत्रमा चाहिँ सबभन्दा बेसी हामीले देख्दै छौँ कि साग सब्जी नै प्रयोग लगाइरहेको यसमा रुचि पनि छ मान्छे किनकि यसले कम्ती समयमा धेरै रुपियाँ पैसा हुन्छ किनकि हाम्रो हामी महिना दिनमै हामी अर्को साग सब्जी फिरेर नयाँ नयाँ साग सब्जीहरू लगाउँछौँ र मान्छेहरू विशेष गरेर साग सब्जीमै रुचि भएको चाहिँ मैले देख्छु किसानहरू चाहिँ प्रायः जस्तो